म कतिपटक नजिकैको सहर गाउँहरूमा जान्छु भन्दाखेरि चाहिँ सहर भन्दाखेरि पनि हाम्रो चाहिँ यहाँनिर सानो अलगढा भन्ने बजार लाग्छ आइतबारको दिन अब घरको सौदाहरू प्रायःजस्तो अब हामी घरको सौदाहरू गर्नु पऱ्यो भने चैँ प्रायः जस्तो हामी अलगढा जाने गर्छौँ किन भन्दाखेरि चाहिँ अब नजिक अब सजिलोको लागि चाहिँ अब अलिकति अब सानोसानो कामहरू र घरको सामानहरू किन्नु छ भने चाहिँ हामी चाहिँ त्यो अलगढा जाने गरेको छौँ होइन गर्छौँ आइतबार हाटको दिन अन्त अरू बेला अब अफिसियल कामहरू या अब ठुल्ठुलै अब अलगढामा अब नपाउने सामानहरू छ या ठुल्ठुलै अब के कामहरू छ अफिसयल कामहरू गर्नु पऱ्यो भने चाहिँ हामी कालिम्पोङ बजारमा जाने गर्छौँण अन्त त्यहाँबाट हामीले लिएर आउँछौँ कालिम्पोङ चाहिँ अब टाउन हो अब सामानहरू सबै पाउँछ हैन त्यही हो अब हामीलाई सजिलोको लागि अलगढा कालिम्पोङ यस्तै गाउँहरू चाहिँ अब हामी प्रायः जसो गाउँ बस्तीमा बस्ने मान्छेहरू अब दिनमा अब एक दुईपल्ट जस्तो हामी जान्छौँ अब बातचित गर्नु कामहरू सकेर यताउति गर्नुको लागि अब जानु पनि पर्छ है अब गाउँ समाजको मान्छेहरू चाहिन्छ अब चिनी चिनाजाना यसो गफसफ गर्नुको लागि हामी गइराख्छौँ गाउँहरूमा त